इन्डियाको हिस्ट्रीमा त राजा धेरैहरू थियो चन्द्रगुप्त मौर्य अशोका छत्रपति शिवजी तर तीमध्ये सबसे वीरताको एउटा प्राचीनकालदेखि नै एउटा सबसे मलाई एउटा इन्स्पिरेसन गरेको राजा चाहिँ छत्रपति शिवजी हुनुहुन्छ जो मराठा हुुनुहुन्थ्यो जसले चाहिँ हाम्रो इन्डियन हिस्ट्रीमा चाहिँ उहाँले चाहिँ एकदमै नाम वीरताको नाम कमाउनु भएको छ यसैले गर्दाखेरि छत्रपति शिवजी मराठी भएर पनि इन्डियाको लागि बहुतै धेरै योगदान दिनु भएको छ